दस हजार एक सय बिस पाँच हजार पाँच सय पचपन्न पचास हजार पाँच सय छ लाख असी हजार नौ लाख असी हजार